हेलो

त्यही त छैन नि यहाँको कन्डिसन एकदमै खराब छ है अब कसले हेर्ने हो के हो खै राम्रो एकदमै छैन हौ यहाँको जग्गा त

हेर्नु पर्ने हो तर खोइ त हौ सबै त्यस्तै छ कसले चाहिँ हेरिदिने हो अब कसले नहेर्ने त्यस्तो छ हौ साथी यहाँ त खै के हो हो हुन्छ खै मेन्टेनेन्स छैन पुरै नि हौ त्यो त बाटो त झन् खराब छ एकदमै खै मेन्टेनेन्स छैन दस वर्षमा पनि मेन्टेनेनेस साह्रो पर्दैछ खै त यहाँको त्यस्तै छ माहोलै त्यस्तै छ हौ यहाँको गड्डै हजुर हजुर हजुर ठिकै भन्नु भ खै अब त्यस्तै छ यहाँ दार्जिलिङको एकदमै सोचनीय छ अवस्था त्यस्तै छ खै मान्छे जोगाउनु कि गाडी जोगाउनु कि हुन्छ खै के गर्नु त्यस्तै छ साँढे दाजी हाल्छ

ठिकै त भन्नु भयो हो त हुन्छ अब यस्तै छ के गर्नु सोचनीय छ दार्जिलिङको अवस्था हुन्छ फोन गर्दै गर्नु है यसो बात मार्दै गरौँ हवस् हुन्छ